अहिलेसम्म त यस्तो घटना मेरो गाउँमा घटेको छैन तर पनि अब कसैलाई सर्पले डसी हाल्यो भने चाहिँ म त्यो सर्पले जहाँनेर डसेको छ त्यसको माथिपट्टि चाहिँ पहिला थाङ्नाले नभए यस्तै कपडाहरूले मजाले टाइट पारेर बाँध्छु ताकि त्यो शरिरभरि त्यो विष नफैलियोस् भनेर अन्त त्यस पछाडि चाहिँ म छिटोभन्दा छिटो चाहिँ त्यो सर्पलाई सर्पले टोकेको म मान्छेलाई चाहिँ हस्पिटल पुऱ्याउने बन्दोबस्त गर्छु त्यही नै हो